कालिम्पोङ जिल्लामा अब स्वास्थ्यसेवा सामाजिक सहयोग र मर्यादाको सन्दर्भमा केही कुरा गर्नपर्दाखेरि चाहिँ कालिम्पोङ जिल्लामा चाहिँ ओल्ड एज होमहरू चाहिँ छ एउटा एक दुईवटा छ बेसी पनि छैन तर त्यो ओल्ड एज होममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जुन चाहिँ अब एल्डर पिपुलहरू हुन्छ उनीहरूको चाहिँ अब त्यहाँनिर अब राम्रो ट्रिटमेन्ट चाहिँ भएको हुँदैन हेरचाह राम्रो छैन त्यहाँ बिकज अब त्यहाँको अब त्यो ओल्ड एज होमको कन्डिसनै राम्रो छैन त्यही भएर अब राम्रो उयो पाएकै हुँदैन अब एल्डरली पिपुलहरूले अब राम्रो अब लव एन्ड अफेक्सन केयर त्यो चाहिँ केही पाएकै छैन एन्ड अब सोसल सिक्युरिटीको बारेमा भन्नु हो भने चाहिँ कालिम्पोङहरूतिर चाहिँ अब यो सोसल सिक्युरिटी चाहिँ अब राम्रै छ किनभने अब हाम्रो एरियामा चाहिँ अब ओल्ड मान्छेहरूलाई चाहिँ अब रेस्पेक्टै गर्छन् डिसरेस्पेक्ट गर्दैनन्